हामी आफ्नो जन्मदिन अथवा विवाह जन्मदिन अथवा विवाह अब यस्ता कार्यहरू मनाउँदाखेरि है आफ्नो गाउँघरको साथीभाइ दिदीबहिनी आमाबाउ बाजेबुवा सबैलाई बोलाएर यस्तो खाले अब जन्मदिनको खुसीहरू हामी मनाउँछौँ है अनि त अब जस्तो अब नानीको हेरौँ भने है अब नानी जन्मेपछि नानी एक साल पुग्छ है एक साल पुगेपछि अब हामी नानीको लागि नानीको खुसीको लागि हामी बर्थडेहरू गरिदिन्छौँ नानीहरूको नि अनि त नानीहरूको बर्थडे गर्दाखेरि अब हामीलाई केकहरू चाहियो चक्लेट्सहरू चाहियो मिठाईहरू चाहियो अनि त फेरि अब उनीहरूले लाउने अब नानीहरूको बर्डडेमा जति नेसेसरी चाहिएको चिजबिजहरू भयो है अनि त अब नानीको साथीहरू नानीको एजको नानीभन्दा ठुला बडा उसका साथीहरू उनीहरूलाई पनि बोलाएर उनीहरूको गार्जेन्सहरूलाई पनि बोलाएर अनि अब त्यस्तै केही मात्रामा तपाईँको हल्का गानाहरू बजाएर अलिकति रमझम गरेर खानपिनहरू मिठो मिठो बनाएर अब मासु मांस चियापानी अब लिएर अब पकाउने कुराहरू पकाएर हामी बाँडीचुडी गरेर खान्छौँ अलिकति नाचगानहरू गर्छौँ रमाइलो गर्छौँ अब त्यसरी नै मजा आउँछ हामीलाई हाम्रो अब अब विवाह विवाह भन्नाले अब हामी अब एकपल्ट गर्छौँ है संसारमा हाम्रो विवाह एकपल्ट हुन्छ एकपल्ट बिहा गर्छौँ हामी अनि त एकपल्ट बिहा गर्दाखेरि अब त्यसमा पनि त्यस्तै हुन्छ अब तपाईँको मासु मांस चिया पानी इष्टमित्र गाउँको छरछिमेक अब साना सानादेखिन्को लिएर ठुला ठुला सबैजना बुढाबुढी नानीहरू सबैलाई बोलाएर हामी अब त्यो बिहाहरू गर्ने गर्छौँ त्यो बिहाहरूको उत्सवहरू मनाउँछौँ हामीलाई मजा लाग्छ त्यति बेला अब नाचगान गरेर अब हतपत नभेटिने मान्छेहरूसँग पनि भेटघाट भएर मिठो मिठो गफहरू हुन्छ अनि त त्यसरी नै हामी अब यो जन्मदिनको विवाहको यस्तोखाले आनन्द पनि लिन्छौँ त्यसमा हामीलाई मजा पनि लाग्छ अनि त हाम्रो अनुभवहरू यिनै हुन् कि अब नानीहरू जन्मेपछि एउटा खुसी हुन्छ खुसीको माहोल हुन्छ खुसी अब दिनदिनै बढ्दै जान्छ नानी पनि बढ्दै जान्छ अनि त नानीहरूको अब हामी जन्मदिनहरू यसरी मनाउँछौँ केकहरू काटेर मासुमांस अब कति जग्गाहरूमा अब चियापानी पनि चल्छ है अनि त अलिअलि यसो गानासाना बजाएर हामी अब आनन्द पनि लिने गर्छौँ नाचगानहरू गर्छौँ बिहा पनि त्यही हो मासुमांस चियापानी इष्टमित्र सबैजनालाई बोलाएर हामी खाएर नाचगान गर्छौँ आनन्द लिन्छौँ हतपत नभेटिने मान्छेसँग भेटघाट भएर मिठा मिठा गफहरू गर्छौँ अनि त्यो गफहरू गरेपछि हामीलाई आनन्द लाग्छ मजा लाग्छ नयाँ मान्छेसँग नयाँ गफ हुन्छ हाम्रो यति नै हुनुम् मेरो अब जन्मदिनको विवाहको अनुभवहरू